म चाहिँ घरमा बसेपछि मलाई फुलहरू रोप्नु फल फलाएर रोप्नु मनपर्छ फुलहरू रोप्दाखेरि घरको शोभा पनि बढाउँछ घर पनि उज्यालो देख्छ फेरि मन पनि पर्छ फेरि मान्छेहरू आएर हेर्दाखेरि पहिल्यै फुलहरू हेर्छ मान्छेले त्यही भएर म त फुलहरू रोप्छु आँगनको वरिपरि पेटीतिर छततिर पनि दुई तिनवटा घरभित्र पनि गमलामा प्लान्टहरू लगाएर राख्छु किनभने त्यसै सुत्दा अक्सिजन पनि पाउँछ मान्छेले त्यही भएर चाहिँ म घरभित्र पनि राख्छु आँगनतिर पनि रोप्छु राम्रो पनि देख्छ त्यही भएर म सबैतिर फुलहरू रोप्छु अनि अलिक तल घुरेनतिर चाहिँ हाम्रो जस्तो घुरेन हुन्छ त्यहाँनिर चाहिँ हामी केरा रोप्छौँ अम्बक रोप्छौँ हरेक किसिम रोप्छौँ सागसब्जी पनि रोप्छौँ हाम्रो यता जे जे हुन्छ त्यही त्यही रोप्छौँ फुलहरू रोप्नाले राम्रो देख्छ फल फलाएर रोप्नाले आफूलाई पनि हुन्छ फेरि पूजाहरूमा हामी विशेष केराहरू लान्छौँ मेवाहरू लान्छौँ त्यही भएर हामी मेवा केराहरू रोप्ने गर्छौँ अम्बकहरू रोप्छौँ हामी चाहिँ घरमा बसी बसी मिहिनेत गरिबस्नु मन लाग्छ फुलहरू कटिङ गऱ्यो रोप्यो छततिर ल्यायो कोही बेला छतमा पानी लगाउनुपर्छ पानी ल्याएर लगायो घरभित्र राखेको प्लान्टलाई बाहिर निकाल्यो सफा गऱ्यो पानी लगायो फेरि उसलाई सफा गरेपछि त्यो अघि कहाँबाट उठाएर लगेको थियो त्यहीँनिर लगेर त्यसलाई राखिदिन्छौँ त्यसै हुनाले हामीले राम्रो हावाहरू पाउँछौँ अक्सिजनहरू पाउँछौँ त्यही भएर हामी चाहिँ फुलहरू सागसब्जी फलहरू चाहिँ रोप्ने गर्छौँ केरा मेवा अम्बकहरू चाहिँ रोप्ने गर्छौँ उखुहरू